हेलो नमस्कार सर हजुर सर म ठिकै छु म त तपाईँको एकदमै ठुलो फ्यान हो कि ह्युज फ्यान हो सरसँग हजुर सरसँग बात थियो कि तपाईँ अहिले उपलब्ध हुनु हुन्छ सर ए ह हजुर सर तपाईँले अहिले तपाईँ सर तपाईँ कहाँ हुनु हुन्छ अहिले वर्तमान ए हजुर ए हजुर सर के हरे मलाई मलाई त हुनु त जान जानकारी भन्दा छ तपाईँसँग लिनु पर्ने छ कि सर तपाईँले जुन तपाईँको यो डान्सिङ जुन तपाईँको यो छ यो चाहिँ तपाईंले के हरे जुन हाम्रो कल्चरल डान्सहरू छ नि जुन लोक नृत्यहरू छ नि सर ती विषयमा जस्तै तपाईँले सर केही माने एउटा कक्षाहरू दिने सर तपाईँ गर्नु भएको छ अहिलेसम्म हजुर हजुर

हजुर मेरो पनि बहिनीहरू छ सर कि अन्त ऊ उनीहरूले चाहिँ इन्डियन नै इन्डियन क्लासिकल भयो जुन लोक नृत्य नै उनीहरूले झ्याउरे मारुनी हुन्छ नि सर त्यो विषयमा चाहिँ उन उनीहरूले त्यो कक्षा लिन्छु भन्ने एउटा चासो राखेछ कि त्यसैले गर्दा अन्त

ए हजुर सर हजुर सर अहि अहिले घरीको वर्तमान हाम्रो यहाँको नानीहरूले नि वेस्टर्न डान्सहरूदेखि इतर हाम्रो लोक नृत्यहरूमा कतिको चासो दिन्छ सर प्रश्न थियो कि एउटा हजुर सर

हजुर हजुर हजुर भने पछि अब हजुर हाम्रो नानीहरूलाई चाहिँ उक्त अब नृत्यहरूमा पनि एउटा होइन चासो लागि कुनै कार्यहरू त गर्नु पर्छ जस्तो लाग्छ नि सर हजुर हुन्छ म तपाईँ हजुर हजुर हो हजुर हो हजुर हो हो सर हुन्छ सर म के भन्छ मेरो बहिनीहरूलाई चाहिँ सरसँग सम सम्पर्क गर्छु नि है सर हुन्छ हुन्छ थ्यान्क यु सर तपाईँको हजुर हजुर हजुर हुन्छ थ्यान्क यु सो मच सर तपाईँको य ए यस्तो खाले सृजना निरन्तर रहोस् भन्ने कामना गरे सर हुन्छ थ्यान्क यु सर हुन्छ